र मेरो गाउँमा कसैलाई सर्पले डस्यो भने म सर्वप्रथम त त्यो मान्छेको जहाँनिर चाहिँ सर्पले डसेको छ त्यो घाउको ठिक्कै अलिकिति माथितिर चाहिँ मज्जाले डोरीले बाँधेर जुन चाहिँ त्यो अफेक्टेट एरियाको जुन चाहिँ ब्लड छ त्यसलाई चाहिँ हार्टसम्म मुटुसम्म नपुगोस् भनेर चाहिँ म त्यहाँनिर चाहिँ बाँधिदिन्छु मज्जाले एकदम टाइट र बिमारीलाई चाहिँ तत्काल म लिएर अस्पताल पुग्नेछु